मैले आफै रोपेको फुल वा बिरुवाहरू फुलेको देख्दा एकदमै खुसी लाग्छ किनभने त्यसलाई मैले जसरी एउटा सानो बालकलाई माया गरेको हुन्छु त्यसरी नै त्यो बिरुवाहरूलाई त्यसरी नै माया गर्दै बिस्तारै हेर्दै उनीहरूलाई घाम घाममा कहिले घाममा सार्दै कहिले पानी दिँदै त्यसलाई हुर्काएको हुन्छु र एकदमै खुसी लाग्छ त्यो देख्दाखेरि र म त्यसलाई म बिहान बेलुकी नै हेर्ने गर्छु अहिले कत्तिको भयो कत्रो भयो भन्दै यसरी हेरिरहेको हुन्छु त्यसलाई कुनै किरा परो किराहरू नलागोस् त्यसमा भनेर के के दबाई पानीहरू गरिरहेको हुन्छु त्यसरी नै त्यहाँ कोही मान्छेले आएर टिपिदिन्छ कि भनेर त्यहाँनिर मैले अनेक किसिमले त्यहाँनिर बारेर राखेको हुन्छ अथवा त्यसलाई एकदमै बेसी माया गऱ्यो भने चाहिँ एउटा बच्चा जुन हुन्छ बच्चालाई कसरी एउटा आमाले त्यसलाई केयर गरेको हुन्छ म पनि त्यसरी नै फुलहरूलाई अथवा बिरुवाहरूलाई केयर गरेर हुर्काएको हुन्छ र हुर्किएको देख्दा पनि आफैलाई शान्ति लागिरहेको हुन्छ मनमा